राम्रो कुखुरा चाहिँ अब खुट्टामा चिनिन्छ अन्त अब त्यो अब नबड्ने अलि उयो भइबस्यो भने कहिले पनि बढ्दैन त्यो यो नराम्रो भनेर चिनिन्छ खुट्टा हेर्यो भने अलिक त्यसलाई चाहिँ त्यो चाहिँ राम्रो रहेछ भनेर चिनिन्छ अन्त कुखुराको हेर्नुपर्छ सिरमा सिरमा हेरेपछि त्यो कुखुरा राम्रो सिरमा नै कालो भयो भने त्यो राम्रो कुखुरा होइन त्यसले गर्दाखेरि म यसो के भन्छ यो उसलाई म साथीहरूलाई सोध्छु के गर्नु पर्छ हौ यो बिमार पो भयो त कुखुरा भन्दाखेरि उनीहरूले बजारबाट दबाई ल्याएर खुवाउनु नि जाति हुन्छ भनेर भन्छ त्यो भएर चाहिँ म दबाई लिनु जान्छु हो दबाई लिएर खुवाउँछु अन्त मात्रै कुखुराहरू ठिक हुइहाल्छ त्यसले गर्दाखेरि चाहिँ अब म त्यत्ति नै हो मैले